आहिले सरकारले स्वास्थ्यको लागि धेरै राम्रो गरेको छ हस्पिटलहरू पनि साफ सफाई हुन्छ टोइलेटहरू पुरा सफा हुन्छ र बुढो बुढी बुढो बुढीको मान्छेको लागि पनि एक्सट्रा लाइन भएर उनीहरूले छिटो छिटै डक्टर देखाउन पाइन्छ बेसी पर्खिनु पनि पर्दैन चियरहरू पनि वेटिङ हलमा चियरहरू पनि राखिएको हुन्छ र वेट गर्दा पनि बेसी देर तक बेसी देर तक उभिनु पनि पर्दैन एकछिन वेट गर्नु पर्छ भने बस्दा पनि हुन्छ र हस्पिटलभित्र बेडहरू पनि एभाइलेबल नै हुन्छ भुइँतिर सुत्नु पर्दैन लडनु पर्दैन अनि हस्पिटलहरू धेरै सफा छ वरिपरि पनि पुरा सफा छ र फुलहरू रोपिदिएको छ र सरकारले धेरै राम्रो गरेको छ लक्ष्मी भन्डारहरू पनि दिएको छ स्वास्थ्य साथी कार्ड पनि बनाएर मतलब बिमारी हुनेहरूलाई हेल्प गरिदिएको छ